म धेरै दिनको लागि बाहिर जानु पर्दा फुलहरू शीतलमा राख्छु पानी नपर्ने जगामा राख्छु गा गाउँको कोही छ भने राम्रोसँग हे हेरिदुनु होस हे हे हेरकोर गरिदिनु राम्रो पानी हालिदिनु सबै कुरो बताएर उसलाई जान्छु